अब क्लास ट्वेल्भ सकेपछि मलाई पढ्ने केही इच्छा छैन मलाई अब गभर्मेन्ट सर्विस अब भन्नुपऱ्यो भने चाहिँ आर्मीमा जाने इच्छा छ अन्त त्यसको लागि नै बिहान बेलुकी कुद्नु कुद्दैछु अहिले म